मैले चाहिँ स्टेसनरी सपबाट चाहिँ पाइलटको पेन किनेको थिएँ अन्त त्यो चाहिँ मैले मेरो प्रोजेक्टको लागि किनेको थिएँ तर त्यो पेन चाहिँ एकदम यो ब्लड भएर डल्लै इङ्क निस्किएकोले गर्दाखेरि चाहिँ मेरो डल्लै प्रोजेक्ट खराब भयो त्यही कारणले चाहिँ म चाहिँ अब यो उयोसँग चाहिँ एकदमै उइस छुइनँ सुबिस्ता थिएन मलाई भनौँ न झन् मैले झन काम गर्नु पऱ्यो त्यही कारणले गर्दाखेरि चाहिँ मलाई यो पेनको चाहिँ राम्रो लागेन